हाम्रो जिवनमा जलको धेरै महत्वपूर्ण भूमिका छ किनभने हामी बिहान उठेकोदेखि सुतेकोसम्म हामीलाई पानी चाहिन्छ हामीलाई पानी छैन भने हामी एक दिन पनि बाँच्नु सक्दैनन् किनभने हाम्रो शरिर नै आदि सेभेन्टी पर्सेन्ट पानीले बनिएको हो हाम्रो हाम् हामीलाई खान लागि पिउन लागि पानी चाहिन्छ खाना बनाउनु लागि पानी चाहिन्छ लुगा धुनु लागि पानी चाहिन्छ हामीलाई पानी फुलमा हाल्नु लागि चाहिन्छ हामीलाई पानीको यति आवश्यकता छ लाइफमा के के भन्नु पानी छैन भने हामी केही पनि गर्नु सक्देनौँ पानी छैन भने हामी खुद बाँच्ने छैन त्यसै कारण नै पानीलाई ज्यादा चलाउन हुँदैन दिनमा हामीले पानी जति भन्दा जति कम्ती भन्दा कम्ती चलाउनु पर्छ पानी हामीले कम्ती र स्याहारेर चलाउनु पर्छ पानी दिनमा धेरै महत्वपूर्ण भूमिका निभाइरहेको छ पानी भएन भने हामी केही पनि गर्न सक्दैनन् किनभने पानी पानी एउटा एउटा महत्वपूर्ण भूमिका छ किनकि पानी छैन भने हामी के पिउँछ पानी छैन भने हामी मुख कसरी धुन्छ पानी छैन भने हामी कसरी नुहाउँछ पानी छैन भने हामी कसरी लुगाहरू धुन्छ पानी छैन भने हामी कसरी केही काम गर्नु सक्छ